हेलो ए तपाईँको अहिले के के छ हो सब्जीहरू अहिले तपाईँकोमा

मलाई चाहिँ इस्कुसको मुन्टा यस्तै कति तिस बिटा जस्तो चाहिएको छ हो अन्त टमाटर पनि तपाईँले कति निकाल्न सक्नुहुन्छ निकालिदिनुहोस् अन्त अर्को के छ भन्नु भयो ए अँ इस्कुस पनि तपाईँमा भएको म टाकटुक उठाइ दिइहाल्छु कति हुन्छ कति मन हुन्छ हो

यसो गर्नुहोस् कि म नि भोलि भोलि उठाउँछु अन्त पर्सि चाहिँ हाम्रो दार्जिलिङमा लानुपर्छ कि बिहान आठ बजे चाहिँ भित्र चाहिँ गाडीमा तपाईँ भोलि रेडी गरिदिनुहुन्छ

भाउ चाहिँ टमाटर म तपाईँलाई टमाटरको म तपाईँलाई पचास रुपियाँ केजी दिइहाल्छु केजीको अब मार्केटमा असी छ हो अन्त मैले मैले पनि राख्नुपऱ्यो हो गाडी भाडा सबै काटकुट गरेर तपाईँलाई पचास फाइदै हुन्छ अन्त इस्कुस चाहिँ नि इस्कुस इस्कुस तिस रुपियाँ दिइहाल्छु केजीको केजीको तिस रुपियाँ

साइज साइज चाहिँ ठिक्कको अब तपाईँले अस्ति पनि तपाईँले मलाई दिनुभएको थियो नि त्यही साइज बनाइदिनुहोस् कि त्यस्तै पच्चिस रुपियाँ बिटाको बिस रुपियाँ गरेर दिन्छु हुन्छ हजुर हजुर होइन तपाईँ चाहिँ तपाईँले भोलि टिपेर ठिक्क पारिदिनुहोस् हो अन्त म मेरै केटाहरू ल्याएर म उठाइहाल्छु गाडी साडी सबै म मिलाइहाल्छु हो तपाईँले चाहिँ मलाई चाहिँ रोडसम्म चाहिँ निकालिदिनहोस् टक्कै म तपाईँलाई टाइम दिन्छु हो प पर्सि चाहिँ म लाने मार्केटमा चाहिँ पर्सि लानुपर्छ ल हुन्छ म हुन्छ हुन्छ डन ल हुन्छ हजुर बरु यसो गर्नुहोस् कि तपाईँले कहाँ कहाँबाट उठाउन सक्नुहुन्छ म तपाईँबाट लिन्छु नि तपाईँले चाहिँ एक ठाउँ पारिदिनुहोस् न हुन्छ हजुर होइन होइन भोलि दिनभरिमा ठिक पारिदिनुहोस् म पर्सि पर्सि बेलका ला तपाईँकोबाट उठाउँछु लानुपर्ने चाहिँ मैले पर्सि हो बिहानखेरि ल ल भोलि दिनभरिमा चाहिँ तपाईँले चाहिँ रेडी गरिदिनुहोस्